हेलो हेलो सुन्नु हुँदैछ ए म यता घुम्नु आएको थिएँ यहाँ धेरै चियापत्ती बगानहरू देखेँ हो यहाँ चिया पत्तीहरू कस्तो कस्तो के के पाउँछ हजुर हजुर ए त्यही त मैले अब यहाँ घुम्नु आउँदाखेरि धेरै चिया पत्ती बगानहरू देखेँ अन्त होइन अनि ठिकै तपाईँको नम्बर पाएँ त्यही भएर फोन गरेर सोधेको नि यहाँ त फेरि त्यही छ नि त त्यही भएर सोध् सोधेको अहिले अहिले पाउँछ होला चियापत्ती अहिले अहिले अहिले यहाँ त्यस्तो अहिलेले किन्नु जाँदाखेरि कसरी पर्छ हौ म कति कति महँगो पर्छ हौ अहिले किन्नु जाँदा चाहिँ ए अहिले चाहिँ अब झन् जहिले ग्रिन टीहरू एभाइलेबल हुन्छ ए अच्छा हुन्छ हुन्छ हुन्छ हुन्छ